हजुर ए तपाईँकोमा सब्जीहरू बेच्नुहुन्छ भन्नुहुँदै थियो नि त कि अनि त्यही भएर नि ए के के हुन्छ तपाईँकोमा अहिले

ए हजुर कसरी किलो हुन्छ आलुहरू चाहिँ तपाईँकोमा ए अलिक कम्ती कति बोरा एक बोराको चाहिँ

ए हजुर अनि त्यहाँभन्दा अलिक कम्ती चाहिँ हुँदैन हजुर

ए हजुर ए मलाई उयो मलाई फुलकोपीहरू चाहिँ त्यो तपाईँकोमा छ भने राखिदिनु होस् न कि म भोलितिर आउँछु भनेर नि ए हजुर फुलकोपीहरू चाहिँ गरिदिनु होस् न कसरी हो फुलकोपी ए साठी होम डेलिभरी गर्नुहुन्छ तपाईँले हुन्छ म तपाईँलाई फरवर्ड गरिदिन्छु कि हजुर म तपाईँलाई अनलाइन पे गरिदिन्छु मलाई त्यही गरिदिनु होस् न हुन्छ म तपाईँलाई वाट्सएप गरिदिँदैछु नि

हजुर

होइन होस् होस् त्यस्तोहरू होइन कि मलाई फुलकोपी बन्दकोपीहरू चाहिँ गरिदिनु होस् न हजुर हुन्छ मलाई वाट्सएप म गरिदिन्छु कि यसमै छ होइन तपाईँको वाट्सएप त हजुर म यसमै तपाईँलाई भनिदिन्छु नि अनलाइन पे गरिदिन्छु नि तपाईँलाई हुन्छ हुन्छ